कालेबुङमा अब पहिलाको हेरी त धेरै परिवर्तन भएका छ हो यहाँका अब सभासदहरूले पनि अब आफ्नो आफ्नो उनिहरू पनि आफ्नो घर घरमा आएर धेरै हेल्पहरू गर्नुहुन्छ र सुविधाहरूको लागि धेरै सामाग्री समानहरू पनि बाड्नुहुन्छ र पहिलाको हेरि अहिले धेरै परिवर्तन छ जस्तो अब अहिलेको यहाँ आफ्नो आफ्नो जग्गामा आफ्नो आफ्नो होमस्टेहरू बनाएर मानिसहरू धेरै राम्रो का कामले अगाडि बढिरहेको छन् र धेरै विकास पनि भइरहेको छ आफ्नो हाम्रो कालिम्पोङ जग्गामा हो पहिलाको हेरि धेरै अहिलेको अब सभासदहरूले पनि राम्रै काम गरिरहेको छ सबैलाई आफ्नो अब जस्तो गरिब मान्छेहरूलाई पनि हेल्प गरेर उहाँहरूलाई आफ्नो आफ्नो स साना भए पनि घरहरू बनाइदिएर धेरै सुविधाहरू प्रयोग गरिरहेको छ उहाँहरूले धेरै योगदान पुऱ्याइरहेको छ र धेरै विकास र परिवर्तन त पहिलाको हेरी धेरै धेरै नै बढिरहेको छ